म चाहिँ पहिला सबै प्याज टमाटर खुर्सानी सबै अदुवा लसुन सबै पिसेर म चाहिँ पहिला सबै रेडी राख्छु अनि कुन चाहिँ सब्जी बनाउँदैछु म त्यस्तै आलु मस्रुम त्यो सबै धु धोइ धाइ पारेर सबै राखे चाहिँ साइडमा राखिदिन्छु अनि कुन चाहिँ मसलाहरू चाहिन्छ म सबै त्यो मिक्स गरेर म साइडमा राखिदिन्छु जुन चाहिँ जुन चाहिँ मलाई मलाई चाहिने हुन्छ त्योहरू सबै म रेडी गरेर चाहिँ साइडमा राखिदिन्छु